स्वास्थ्य चाहिँ अब है मानिसको लागि चाहिँ अब ठुलो धन नै हो किनभने अब स्वास्थ्य राम्रो छ भने हरेक कुरा मानिसले गर्न सकिन्छ है अब स्वास्थ्य अब ठिक राख्नुको लागि चाहिँ अब धेरैवटा कुरामा मान्छेले ध्यान दिनुपर्ने कुराहरू हुन्छ जस्तै अब खानपिनमा भयो है अब खानपिनमा पनि ध्यान दिनपऱ्यो हरेक कुरामा अब है सुत्नु उठ्नु हरेक कुरामा आफूले ध्यान दिएकै हुनपर्छ त्यति गर्दा अब त्यो गर्दाखेरि मात्रै अब मान्छेले अब स्वास्थ्य मान्छे मान्छे स्वस्थ्य हुनसक्छ है अस्वस्थ्य छ भने त अब केही गर्न गर्नु सक्दैन है दुखविमारहरू भयो भने अब केही गर्छु के भन्छ पैसा रुपियाँ कमाउँछु भन्दा नि त सक्तैन है केही कुरो गर्न सक्तैन अब स्वास्थ्य चाहिँ अब मान्छेले चाहिँ अब कतिले चाहिँ अब आफै पनि बिगार्ने गर्छ है कतिले चाहिँ अब स्वस्थ्यलाई सुधार कसरी ल्याउने त्योहरू पनि अब मान्छेले धेरै जानकारी प्राप्तहरू गर्न खोज्छ है अन्त त्यही हो स्वस्थ्यलाई मान्छेले चाहिँ अब एकदम राम्रो सँगले नै ख्याल राख्नुपर्छ भन्ने चाहिँ अब मलाई चाहिँ त्यो लाग्छ त्यो सोच छ